हेलो अँ भन्नुहोस्

हजुर तपाईँको यो स्कुलमा निकै स्टेटको स्कुलहरसँग निकै अब फसिलिटिजहरू छ तपाईँको भनेको अनुसार नै हामी गर्न सक्छौँ तर कतिपय हामी भनेको जस्तो चाहिँ गर्न सकिँदैन होला अन्त अरू ए हजुर तपाईँले अब टुएल्भको इक्जाम दिइसकेको होला पास भयो होला अनि तपाईँ फर्दर स्टडी तपाईँहरू कता गर्नुहुन्छ अब कलेज जोइन हुन्छ कि अब नर्स ट्रेनिङहरू गर्नुहुन्छ कि अब अरू कोर्सहरू गर्नुहुन्छ कि अरू केही गर्नुहुन्छ अब त्यो तपाईँहरूको हातमा अच्छा होटल म्यानेजमेन्ट तपाईँले कोर्स गर्नुपर्छ अरू त्यसको लागि तपाईँको एउटा किचन हेल्पर हुन्छ वेटर हुन्छ अन्त हेड सेफ हुन्छ अनि त्यो रुम सर्भिसहरू गर्नु पर्ने हो अन्त केसियर भएर बस्नु पर्ने होटलको लाइनको चाहिँ त्यसरी उयो छ हो अब तपाईँलाई अब कुन चाहिँ चाहिँ गर्नु मनपर्छ अब त्यही त्यही हेरी अनुसार तपाईँले कोर्सहरू गर्नु सकिन्छ तपाईँले के भन्छ सेफको गरेछ भने चाहिँ तपाईँको चाहिँ एकदमै राम्रो छ तर त्यसमा चाहिँ अलिकति बेसी हार्ड वर्किङ गर्नुपर्छ खटाई चाहिँ बेसी हुन्छ तर भए पनि तपाईँको त्याँनिर खट्नु सक्यो भने चाहिँ हेड सेफ हुनुसक्छ त्यसको किचन लाइनमा गएछ भने चाहिँ तपाईँको एकदमै फिच फ्युचरमा एकदमै राम्रो स्यालेरीहरू भएर जान्छ तपाईँ हेड सेफ भएछ भने अझै राम्रो हुन्छ पछाडि तपाईँ आफ्नो आफ्नै बिजनेस पनि खोल्नु सक् सक्नुहुन्छ होटल म्यानेजमेन्ट गरेर गरेर

एउटा नाम चल नाम चली आएकै एउटा सिलगढीमा छ एउटा होटल म्यानेजमेन्ट भन्ने कोर्सै छ सिलगढीमा अन्त यता कालिम्पोङमा पनि छ तर तपाईँ यता यतै बस्नुहुन्छ भने यता माथि दिसा सेन्टर या यता चित्रभानुमा पनि गर्नु सकिन्छ तपाईँले त्यहाँनिर तिन महिनाको कोर्सहरू गरेछ भने तपाईँको प्लेसमेन्टहरू पाइन्छ बाहिरतिर त्यहाँदेखिको त्यो होटलको लाइनै बोलाएर त्यहाँदेखिको ड्युटी जोइन गर्नुपर्छ त्यहाँदेखिको तपाईँको इन्टरभ्यू फेस भएर त्यहाँदेखि चाहिँ अरू फर्दर चाहिँ तपाईँको हातमा हुन्छ अब तपाईँ कुन चाहिँपट्टि कोर्स गरेको छ त्यही कोर्स माग्छ त्यहाँदेखि त्यो कोर्स इन्टरभ्यूमा सेलेक्सन भएर त्यहाँदेखि उता चाहिँ तपाईँहरूलाई पठाउँछ अब त्यही कुकिङपट्टि नै पठाउँछ तर फर्स्ट फर्स्टमा चाहिँ अलिकति साह्रै पर्छ तर भए पनि केही पनि छैन त्यो फेस चाहिँ फेस अप चै गर्नुपऱ्यो ओके थ्याङ्कयू